मैले चाहिँ एउटा जापनिज नोभल थियो जसको नाम इकिगाई भन्ने थियो र यसको मिनिङ चाहिँ के हो भन्दाखेरि यसबाट चाहिँ लाइक अनलिमिटेड ह्याप्पिनेस आउने जति पनि खुसीयालीहरू छ अब यो चाहिँ कसरी आफ्नो लाइफमा ई यसले एफेक्ट गर्छ इकिगाई भन्दाखेरि चाहिँ यो चाहिँ एउटा जापनिज कलचरको एउटा सानो हिस्सा हो जहाँबाट चाहिँ अब तपाईँको आफ्नो हेल्थ कसरी मेन्टल्ली फिजिकल्ली र आफ्नो भर्बल्ली कसरी हेल्प गर्छ यसले चाहिँ यो किताबमा चाहिँ सबै यसको डिटेल्समा छ र यो चाहिँ एउटा फिक्सनल नोभल चाहिँ होइन यसबाट चाहिँ आफ्नो आफ्नो हेल्थको विषयमा प्रायः नै जान्न सकिन्छ र यो इकिगाई चाहिँ एकदमै चिपेस्ट वेमा अब जहीँ पनि पाउन सक्नुहुन्छ यो अनलाइन पनि पाइन्छ र यसरी पब्लिकमा पनि लाइब्रेरीतिर पनि हुन्छ यो इकिगाई चाहिँ र यसमा चाहिँ जापनिजहरूले कसरी आफ्नो डाइट मेन्टेन गर्छ उनीहरूले कसरी आफ्नो हेल्थलाई इफेक्ट नहोस् भनेर खानाहरू कसरी खान्छ कस्तो कस्तो उनीहरूको रुटिन हुन्छ मर्निङ रुटिनदेखि लिएर नाइट रुटिनसम्म उनीहरूले कसरी फलो गर्छ यसको विषयमा सबै डिटेल्समा लेखेको हुन्छ र यस्तो फलो गऱ्यो भने चाहिँ हाम्रो हेल्थ पनि राम्रो भएर जान्छ भनेर चाहिँ यो किताबमा सबै डिटेल्सहरू दिइएको हुन्छ र तपाईँले त्यहाँ गएर पढ्नु पनि सक्नुहुन्छ